हाम्रो हिन्दु धर्मालम्बीहरूले मेन निधारमा टिका लगाउँछौँ जस्तै अब तिहारमा हाम्रो चेलीहरूले हामीलाई निधारमा टिका लगाइदिन्छन् सात किसिमको टिकाहरू लगाउँछौँ अनि हाम्रो हिन्दू परम्पराअनुसार जनाई लगाउने गर्छौँ पूजा गर्छौँ मन्दिर जाने दरगाह जाने व्रत रोजा अनि तपाईँको संस्कृतिमा हाम्रो संस्कृतिमा भएको जति पनि अब यो दे हिन्दू परम्पराअनुसार हामीले मन्दिर जान्छौँ निधारमा टिका लगाउँछौँ त्यो टिका किन लगाएको भन्दाखेरि चाहिँ भगवान्को वास चाहिँ यो निधारमा बस्छ भनेर चाहिँ भनाइ छ त्यस कारणले गर्दा टिका लगाउँदाखेरि एउटा अनुहार त सुन्दर देखिन्छ नै जस्तै स्त्रीहरूले आफ्नो माग भर्छ सिन्दुरले त्यो लगाउँ लगाउँदाखेरि चाहिँ एउटा के हुन्छ भने त्यो चाहिँ एउटा त्यो सा त्यो एउटा बिहा भइसकेपछि त्यो एउटा चिनो हुन्छ त्यस कारणले गर्दा जति पनि अब ब्राह्मणहरू भयो पुजारीहरू भयो यहाँहरूले के गर्छ निधारमा टिका लगाउँछ अन्तखेरि कतिजनाले एउटा सेतो धर्का लगाउँछ त्यहाँबाट बिचमा रातो धर्का लगाउँछ कसै कसैले त घन्टी गलामा घन्टी पनि वा के अरे बाँध्छ रुद्राक्षहरू पनि लगाउँछ अनि घाँटीमा पनि त्यो के अरे त्यो लगाउने गर्छ कतिपय त्यो टिकाहरू लगाउने गर्छ त्यो जनै धारण गर्छ त्यस कारणले गर्दाखेरि यो हिन्दू परम्पराअनुसार चाहिँ यो लगाउँदाखेरि चाहिँ हामीले चाहिँ आफ्नो संस्कार संस्कृतिलाई चाहिँ बँचाएर राख्नको लागि चाहिँ अनिवार्य रहेको छ